म खास मेरो काम चाहिँ स्वास्थ्य सहायकको काम गर्थे हस्पिटलमा र स्वास्थ्य सहायकले गर्न पर्ने कामहरू चाहिँ र मानिसहरूलाई अवेरनेस गर्न पर्ने र सर सल्लाह दिनु पर्ने र सहायता गर्नपर्ने काम हो मेरो